हेलो हजुर हो त हजुर भन्नुहोस् न हाम्रोमा दस हजारदेखिको तपाईँले पाउनु सक्नुहुन्छ उकालो अँ तपाईँको पाँच फिट जस्तो तपाईँको दुईवटा यतापट्टि तपाईँको कता कता तिनवटा तिनवटा चारवटा हेरी हेरी हुन्छ तपाईँको दुईवटैमा पाउनुहुन्छ तपाईँले कलर जस्तो भन्नुहुन्छ त्यस्तै तपाईँले पाउनुहुन्छ नि हाम्रो हजुर अनलाइन हुन्छ त हजुर होम डेलिभरी हुन्छ हजुर हजुर हजुर हजुर तपाईँलाई अहिले म पठाइदिन्छु नि कस्तो कस्तोमा चाहिएको कति रेन्जको डिस्काउन्ट गरेर भएको थर्टी पर्सेन्ट चल्दैछ अहिले तपाईँले लिनुभयो भने हजुर अलिक पछाडि पनि अलिक हुन्छ अलिक पछाडि तपाईँ अब अलिक वेट गर्नुभयो भने सायदै हुनसक्छ हजुर हुन्छ तपाईँ तपाईँको एड्रेस तपाईँको उयो मलाई पठाउनु होस् न ल पछिसम्म त गएर हुन्छ हुन्छ धन्यवाद